मैले चाहिँ अस्तिको हप्ता एउटा कुर्ता किनेकी थिएँ र त्यो कुर्ती चाहिँ मलाई धेरै मनपर्यो धेरै मनपरेर किनेको थिएँ मैले वान थाउजन्डमा किनेको थिएँ मैले त्यो कुर्ती एक हप्ता अगाडि मलाई त्यो कुर्ती एकदमै बेसी मनपरेर किनेको थिएँ त मैले त्यो कुर्ती जस्तो मेरो घरमा मैले जस्तो मेरो घरमा ल्याएँ त्यो कुर्ती लिएर आएँ मेरो घरमा सबैजनाले त्यो कुर्ती धेरै मनपराउनु भयो राम्रो र मैले दुई दिन बाद मेरो साथी नम्रतालाई देखाएँ त्यसले पनि धेरै मनपरायो मेरो कुर्ती र मैले त्यो कुर्ती चाहिँ एकपल्ट फर्स्टमा लगाएर यसो लगाएको थिएँ पूजा गर्नु जाँदाखेरि र मैले त्यो पूजा गर्नु गएर चाहिँ पूजा गर्नु जाँदाखेरि लगाएको थिएँ र त्यस आएर मैले त्यो कुर्ती धोएँ त्यो कुर्तीको कलरहरू केही पनि गएन त्यो पुरानो पनि देखिएन र मैले त्यो कुर्ती फेरि घरमा सबैजनालाई देखाएँ मैले यो कुर्ती एकपल्ट लगाएँ लगाएर धुँदाखेरि पनि यो कुर्ती पुरानो देखिएन कस्तो राम्रो रहेछ भने कस्तो राम्रो भने र घरको मान्छेले पनि सबैले पुरा पुरा त्यो कुर्तीको तारिफ गर्नुभयो र मैले त्यो कुर्ती फेरि स्कुलमा हाम्रो स्कुलमा प्रोग्राम थियो र मैले त्यो कुर्ती लगाएर स्कुलमा आएको थिएँ र स्कुलमा पनि मेरो साथीहरूले सबैजनाले त्यो कुर्ती धेरै मनपरायो र टिचर्सहरूले पनि मेमहरूले पनि भन्नुभयो कस्तो राम्रो कुर्ती कस्तो राम्रो कुर्ती कस्तो राम्रो देखेको भन्दै भन्नुभयो मेरो मेमहरूले मेरो साथीहरूले पनि भन्यो कस्तो राम्रो देखेको कहाँबाट किनेको कतिमा किनेको भन्दै मेरो साथीहरूले सोध्यो त्यो कुर्ती मलाई चाहिँ कुर्ती लगाउनु धेरै मनपर्थ्यो र त्यो कुर्ती किनेको थिएँ त्यो कुर्ती राम्रो पनि आयो मेरो साथी ला मेरो साथीले पनि पुरा मनपरायो त्यो कुर्ती र त्यो कुर्ती चाहिँ मेरो साथीले पनि पुरा मनपरायो अन्त मेरो स्कुलमा त्यतिखेर प्रोग्राममा आउँदा आउँदाखेरि लगाएको अन्त फेरि त्यसलाई मैले घरमा गएर धोएँ घरमा गएर धुँदाखेरि पनि त्यो कुर्तीलाई केही भएन त्यो कुर्तीको त्यसलाई पुरानो पनि देखिएन कस्तो राम्रो क्वालिटीको कुर्ती थियो त्यो मलाई धेरै मनपर्यो मलाई कुर्ती लगाउन धेरै मनपर्छ मैले त्यो कुर्ती किनेको थिएँ र धेरै राम्रो पनि आयो त्यो कुर्ती मलाई धेरै मनपर्यो